मलाई खाना बनाउनु त इच्छा लाग्छ तर यसरी बेच्नुको लागि होइन घरकै परिवारलाई बनाएर मिठो मिठो के के आफूले जा जा कतै गएर के के खाएको हुन्छौँ त्यो हेरेर पनि आएर म घरमा बनाउने गर्छु अन्त घरकोले पनि त्यो खानालाई अब आज त मिठो भएछ भनिदियो भने अझै हामीलाई अझै खुसी लाग्छ र अझै अर्को नयाँ किसिमको पनि बनाउन इच्छा लाग्छ अब खानेले यो त मनपरेन भन्यो भने त बनाउनेलाई पनि अलिक मन मरेर आउँदोरहेछ तर खाना खानबाट पनि अब उनीहरूले हामीलाई अलिकति यो अब सहयोग पुऱ्याइदियो अब खाँदाखेरि पनि अब खाना मिठो भयो भनिदियो भने अझै बनाउनेको अझै यो खुसी भएर पनि अझै अरू थोक पनि बनाउनु मन लाग्छ मलाई बाहिर बेच्नका लागि बाहिर खट्न त त्यस्तो उयो लाग्दैन घरकै खानाहरू बनाएर घरमै अब गर्न मन लाग्छ